खेलकुदले हामीलाई धेरै प्रकारको शारीरिक रूपमा हामीलाई हामीलाई मदत गर्दछ लाइक हामी फुटबलहरू खेल्नु भयो गयो गयौँ भने हाम्रो शरीरको एक एकवटा अङ्ग लाइक हामी त्यसमा दौडिनु पर्छ दौडिँदाखेरि हाम्रो खुट्टाको एक्सर्साइजहरू हुँदछ हामी जब हाम्रो बडी जब हामी रनिङ गर्छौँ हाम्रो वा खुनमा हाम्रो हार्टले हाम्रो खुनहरू असल रीतिले पम्पहरू गर्दछ अनि धेरै प्रकारको गेम्सहरूमा हामी धेरै प्रकारको बेनिफिटहरू जस्तै हामी स्विमिङहरू गर्दाखेरि हाम्रो शरीरमा अक्सिजनको हामी लेभललाई हामी मेजरमेन्ट गर्न सक्छौँ त्यो रूपान्तरण अनुसार हामीले क्रिकेटहरू खेल्दाखेरि हामी ब्याटिङ बलिङहरू हामी सिक्न सक्छौँ साथै त्यसले हाम्रो शरीरलाई सम्पूर्ण रीतिबाट फिजिकली फिट पनि राख्दछ